मैले नेपाली भाषा भन्नु पर्दा मैले मेरो आफ्नो माता पिताबाट चाहिँ नेपाली भाषा सिकेँ नानीहरू ज जति पनि हुन्छ उनीहरूले आफ्नो माता पिताले जुन भाषा बोल्छ त्यही भाषा सिक्छन् मैले पनि मेरो माता पिताले बोल्ने भाषा नेपाली भाषा आफ्नो माता पिताको बाट मैले सिकेँ नेपाली भाषा विषयमा भन्न पर्दा नेपाली भाषा चाहिँ एउटा यस्तो भाषा हो जसले चाहिँ मान्यता पनि प्राप्त गरिसकेको छ नेपाली भाषा यति शुद्ध छन् यसलाई बोल्नु तरिका सिक्यो भने चाहिँ यति राम्रो छन् सुन्नमा पनि यति राम्रो छन् नेपाली भाषा चाहिँ मलाई साह्रै मन पर्छ यसको शब्द उच्चारणहरू अति नै राम्रो लाग्छ